मलाई लाग्छ आजकल प्रयोग हुने सबैभन्दा बढी एप्प इन्स्टाग्राम व्हाट्सएप्प फेसबुक युट्युब अनि गुगल हो त्यसमध्ये इन्स्टाग्रामबाट हामीले सबै दुनियाँसित बोल्ने मेसेज गर्ने अनि आफ्नो रिल्सहरू हाल्ने तस्विरहरू हाल्नु सक्ने हाम्रो एउटा फाइदा पाउँछ हामीले त्यसबाट प्ल्याटफर्मबाट हामीले सबै दुनियाँलाई आफ्नो हुनर यी ट्यालेन्टहरू देखाउने मौका पाउन सक्छ अनि व्हाट्सएप्पबाट हामीले सारा संसारसित मिलेर मेसेज गर्ने मेसेज गर्नु सक्ने पर्सनल मेसेज अब जे हामीले जुन चाहिँ चाहिँ हामीले कम्ती कम्ती एमबीमा गर्नु सक्नेहरू सजिलो प्रकारले हामीले सेयर गर्नु सकिन्छ फेसबुकलेबाट हामीले जुनै दुनियाँको कुनामा पनि हामीले के गर्दैछ कसो हुँदैछ हामीले त्यस्को जानकारी पाउँन सक्छौँ त्यसमा हामीले कसैले कसले के भिडियोहरू गर्दैछ के दुनियाँमा के न्युजहरू छ हामीले त्यो पनि हेर्न सक्छौँ अनि हाम्रो युट्युब त झन् सानो साननो नानीदेखिन् लिएर ठुलो बुढाहरूलेसम्म पनि हेर्ने गर्छन् आजकलको सानी नानीहरूले पनि खाना खाने गर्दैन है युट्युब बिना हामीले फाइदाको लागि पनि युज गर्न सक्छौँ जस्तै कुकिङहरू गर्दाखेरि युज गर्छौँ अनि गुगल गुगल झन् सबैभन्दा ठुलो प्ल्याटफर्म भइसकेको छ है अब स्टुडेन्ट्सहरूको लागि देखिलिएर जसलाई चाहिँ केही थाहा भएन केहीको डिक्सनेरीहरू किन्नु छोडीसक्यो है मान्छेले गुगलले गर्दाखेरि जे कुरा पनि हामीले गुगलमा सर्च गऱ्यो भने त्यो केही क्षणमा नै हाम्रो अगाडि आइपुगिहाल्छ हाम्रो मोबाइल फोनमा है मोबाइल फोनको फाइदा र बेफाइदामा भन्नु पर्दाखेरि मोबाइल फोनबाट हामीले यसमा हामीले धेरै फाइदा अनि बेफाइदा दिन्छ अहिलेको जमानामा हामीले मोबाइल नबोकी केही काम नै हुन सक्दैन मान्छेले फोन हेरेर धेरै क्राइमहरू गर्नु पनि सिकेको छ तर यसले हामीलाई टाढ टाढो गएको बेला आफ्नो परिवारहरूसित सम्पर्क गर्नु पनि मद्दत गर्द्छ शिक्षा शिक्षकहरूले यस मोबाइलबाट कोही कोही पढ्दा राम्रो भएको भएर जान्छ तर कोही पढ्दा पनि नपढ्ने भएको छ म त्यसर्थ हामीले मोबाइल युज गर्दाखेरि हामीले एकदम प्रयोग एकदम ध्यानपूर्वक हामीले यस मोबाइल चलाउनु पर्छ